मैले चैँ सबसेबाट कम कम्ती दाम देखेर रेट कम देखेर चाहिँ मैले मेरो फोनको आन चार्जरमा त्यो किनकि मेरो चार्जर चाहिँ चार्जर खराब भइसकेको थियो त्यसको लागि चाहिँ मैले नयाँ चार्जर मगा अर्डर गरेँ बट मैले चाहिँ कम्ती देखेर अफर चलेकोछ भनेर मैले कम्ती देखेर चाहिँ मैले सस्तो दाममा मैले प्रोडक्ट अर्डर गरेँ र मैले पनि देखेँ कि ब्रेन्डेड हो भनेर बट ब्रेन्डेड देखेर चाहिँ मैले अर्डर गरेँ तर आउँदा चाहिँ एकदम युज गरेको चार्जर सेकेन्ड ह्यान्ड प्रायः त्यस्तै हुन्छ नि सेकेन्ड ह्यान्ड टाइपको चार्जर र बिग्रेको चार्जर आयो त म चाहिँ यही भन्न चाहन्छु कि इलेक्ट्रोनिकहरू चाहिँ अनलाइनबाट नमगाउँदा नै हुन्छ